हलो नमस्कार हजुर हजुर वेदर त एकदमै राम्रो छ अहिले तपाईँलाई घुम्न लायकको एकदमै मौसम रहेको छ दार्जिलिङको अहिले आउनु सक्नुहुन्छ तपाईँहरूले त अब सुनिरहनु भएको दार्जिलिङको जति पनि पर्यटक स्थलहरू छ एकदमै विश्वप्रसिद्ध रहेको छ र यसैमा पर्यटक स्थलहरूको चाहिँ हामीले एकदमै प्रसिद्ध विश्वप्रसिद्ध रहेको चाहिँ एउटा घुम रेलवे स्टेसन हो है दार्जिलिङको टोय ट्रेन जसलाई अब हामीले भन्छौँ है टोय ट्रेन को लागि चाहिँ तपाईँ घुम स्टेसन पनि जानु सक्नुहुन्छ दार्जिलिङ रेलवे स्टेसन पनि जानु सक्नुहुन्छ यसरी नै सबैभन्दा फेमस चाहिँ अब बतासे लुप रहेको छ है जसलाई चाहिँ अब चलचित्रहरूमा पनि दर्शाएको थियो त्यसमा पनि तपाईँले एकदमै हेर्न सक्नुहुन्छ नजिकबाट तपाईँले तपाईँको एकदम प्रत्य प्रत्यक्ष आँखाले हेर्न सक्नुहुनेछ अनि यसरी नै गङ्गामाया पार्क है तल जुन चाहिँ रक गार्डन पार्क पनि भनिन्छ है त्यता पनि त्यता पनि छ जोर पोखरी पनि छ अनि सबैभन्दा हाम्रो अब आस्थाको केन्द्रस्थल रहेको छ है एउटा चाहिँ महाकाल थान हो तपाईँहरू यदि अब आस्थामा विश्वास गर्नुहुन्छ भने है भगवानमा विश्वास गर्नुहुन्छ भने है तपाईँहरू आएर महाकाल थान पनि जान सक्नुहुन्छ टाइगर हिल जहाँ चाहिँ सिन्चेल देवी मन्दिर पनि रहेको छ है त्यो चाहिँ एकदमै दार्जिलिङको एकदमै विश्वप्रसिद्ध धार्मिक स्थलहरूमध्ये चाहिँ एक हो र तपाईँहरू त्यहाँ टाइगर हिल पनि जान सक्नुहुन्छ यसरी नै अन्य ठाँउहरू पनि धेरै धेरै रहेको छ र तपाईँहरू आएर एकदमै रमाइलो गर्न सक्नुहुन्छ इन्जोय गर्न सक्नुहुन्छ खर्चहरू चाहिँ अब तपाईँहरूको डिसट्यान्स हेरी हेरी हुन्छ है अब तपाईँ आएर भन्न सक्नुहुन्छ अब कहाँनिर जानुपर्ने र तपाईँहरूले अब यसो हाम्रा अब जति पनि चालक दाजुभाइहरू छ है अब गाइडहरू रहेको छ अब यसको यो वाहन चालकहरू हुनुहुन्छ वहाँहरूसँग आएर तपाईँहरू बात गर्दाखेरि भइहाल्छ त्यहाँ के कस्तो छ जापानिस टेम्पलहरू पनि छ तपाईँहरू एकदमै घुम्न सक्नुहुन्छ एकदम तपाईँहरूलाई दार्जिलिङमा वेलकम छ हवस् हस्